म चाहिँ बिहान बिहान चाहिँ मर्निङ वल्क जान्छु मर्निङ वल्क चाहिँ म चौरस्ताको चाहिँ प्राय एक राउन्ड लाएर आउँछु हो अन्त त्यति बेला चाहिँ मैले राशिनमा चाहिँ हाम्रो चामलहरू दिन्छ हो अन्त गहुँहरू पनि कोही बेला दिन्छ अनि त्यहीँ थुपारेर चाहिँ म परेवाहरूलाई चाहिँ त्यहाँनिर चौरास्तामा चाहिँ पुरा हुन्छ नि त परेवा अन्त उनीहरूलाई बिहान बिहान गएर चाहिँ छरी दिन्छु अन्त परेवाहरू आएर खान्छ मलाई अब त्यो दृश्य हेर्दाखेरि मलाई खुसी पनि लाग्छ अब मैले अब ठुलो कुछ नगर्नु सके पनि अब अब पन्छीहरूको लागि अब मैले अब थोरै थोरै भए पनि खाना चाहिँ अब दिनु सक्छु भनेर अब खुसी पनि लाग्छ त्यो नजर दृश्य हेर्दाखेरि